सुन्नुहोस् न दाजु के हो तपाईँलाई त मैले हिजै गाडी बुक गरेर राखेको थिएँ तपाईँ अहिलेसम्म आउनुभएको छैन मेरो ट्रेन थियो मेरो अब ट्रेन छुटिन आँट्यो म अर्को गाडी लिएर जान्छु तपाईँले मेरो पैसा वापस गरिदिनु पर्छ तपाईँले आफ्नो जिम्मेवारी निभाउन सक्दैन भने किन गाडी कुदाउनु भएको यसरी म केही पनि जान्दिनँ तपाईँले मेरो पैसा वापस गर्नुपर्छ म अरू केही पनि जान्दिनँ